भारतीय स्वास्थ्य सेवा प्रणाली चाहिँ अब राम्रो छैन भारत यहाँ हाम्रो गाउँबस्तीमा चाहिँ एकदमै असुविधा छ अब हस्पिटल जाँदाखेरि कोही बेला डक्टरै भेट्दैन डक्टर भेटिहालियौ भने पनि अब उपचार राम्रोसँग हुँदैन त्यहाँबाट अब कालेबुङतिर पठाइदिन्छ कालेबुङ गयो कालेबुङमा पनि भनेजस्तो सेवाहरू हुँदैन कत्ति स्केनिङहरू राम्रो हुँदैन कालेबुङबाट फेरि सिलगढी लैजा भन्छ यहाँ हामीलाई चाहिँ स्वास्थ्य सेवाको चाहिँ एकदमै असुविस्तै छ भनौँ राम्रोसँग ट्रिटमेन्ट हुँदैन डक्टर राम्रो भेटिँदैन कोही बेला अपरेसनहरूको उल्टापाल्टी हुन्छ कोही बेला त्यस्तै असुविधाहरू धेरै धेरै छ